हाम्रो नजिकैको खोला चाहिँ रेली खोला हो अनि हामी कोहीखेर अनि प्रायः नै कोहीखेर पाौडी खेल्नु जान्छौँ साथीहरूसँग रमाइलोको लागि मात्रै प्रोफेसनल चाहिँ होइन